औ बिन्दु के गर्दैछौ तिमी मैले त नि अस्ति कुर्ती किनेको थिएँ कि यहाँ उसको ताराकोबाट कस्तो खराब रहेछ खलाकखुलुक रङ गएर हो पुरा खराब रहेछ नि हो अस्ति भर्खर किनेको दस दिन पनि भएको छैन किनेको कि रङ उड्यो सबै रङ उडेर एकैपल्टमा त्यस्तो भयो तिमी पनि अबदेखि त्यहाँ दोकानबाट ताराकोबाट नकिन्नु है कस्तो खराब रहेछ नि म त छक्कै परेँ बेकारमा हाम्रो पैसा गयो हो अन्तखेरि अब फेरि फेरि चाहियो भने त हामी त यहाँबाट नल्याऊँ है यो उसको दोकानबाट त ओद्लाबाडीबाट ल्याउनुपर्छ ल कस्तो नराम्रो रहेछ नि छक्कै परेँ म त